मेरो नजिकैको धार्मिक स्थल भनेको नै दार्जिलिङको महाकाल धाम हो जसलाई हामी महाकाल बाबा पनि भन्ने गर्छौँ अनि महाकाल धाम अब उहिलेदेखिकै पहिलादेखिको नै एकदमै यो पूजा आजा धार्मिक स्थल हो आस्था भो आस्था मान्छेको आस्था भएको ठाउँ हो त्यसले गर्दाखेरि हामी पनि जाने गर्छौँ अनि म पहिला जाँदाखेरि चाहिँ एकपल्ट म फर्स्टमा मैले सुनेको मात्रै थिएँ मेरो मावाला दार्जीलिङ भएको कारणले गर्दाखेरि मैले सुनेको मात्रै अब गएको अथवा जाने मौका चाहिँ जुरेको थिएन अनि त्यतिखेर जाँदाखेरि फर्स्ट टाइम जाँदाखेरि त अब केटाकेटीमा त्यस्तो याद छैन मलाई तर अब पछि निकै ठुलो भएर जाँदाखेरि चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि चाहिँ एकदमै मन शान्ति हुने एक प्रकारको शान्त वातावरण धार्मिक स्थलहरू त्यस्तै हुन्छ नी अब मनले शान्त प्राप्त गर्ने ठाउँ होइन मलाई चाहिँ एकदमै त्यस्तो लाग्यो अनि हामी सपरिवार हामी धेरै पहिला गएका थियौँ त्यसपछि हामीलाई अहिलेसम्म जाने मौका जुरेको छैन किनभने हामी म यता टार घरदेखि टाढामा ठुलो दाजु पनि घरदेखि टाढामा अनि घरमा पनि अब अवसरतिर मात्रै जुट्ने भएकाले हामी त्यो हाम्रो क्षेत्रीय धार्मिक स्थलमा चाहिँ जान पाएका छैनौँ